जन्मदिनमा चाहिँ म चाहिँ साथीहरूसँग प्रायः जस्तो चाहिँ हामी त टाढो बसेर पढ्छौँ यसमा हामीले त्यस्तो परिवारहरूसँग टाइम स्पेन्ट गर्नु टाइम पाउँदैन यो बर्थडेहरू सेलिब्रेट गर्नु त्यस्तो हामीले पाउँदैन र मेरो मैले मजा गरेको मेरो जन्मदिन भनेको चाहिँ मैले अब पहिलाको साल चाहिँ मैले एकदमै ग्रान्ड आफ्नो बर्बथडे मनाएको थिएँ साथीहरूसँग उनीहरूले नै सबै ट्रिटहरू पनि सबै उनेहरूले नै गरेको थियो र हामी चाहिँ आफ्नो मेरो म मेरो चाहिँ साथीहरूसँग चाहिँ घुम्नु गएको थिएँ एकदमै त्यो दिन चाहिँ मलाई एकदमै उनीहरूले साथीहरूले एकदमै स्पेसियल बनाइदियो होइन हामी डेलोहरू घुम्नु गएको थियौँ नयाँ नयाँ जग्गाहरूतिर हामी घुम्नु गएको थियौँ नयाँ नयाँ अब साथीहरू पनि त्यो दिन चाहिँ मैले अब पाउन सकेँ कुन चाहिँ अब असल साथीहरू कुन चाहिँ अब त्यो हुन्छ नि सात दिने नदिनेहरू चाहिँ मैले त्यहीँबाट चाल पाएर त्यो दिन चाहिँ म एकदमै मजा आएको थियो र त्यहाँचाहिँ हामीले चाहिँ यहाँ त्यो जग्गामा गएर हामी घुम्नु गाथ्यौँ र त्यो जग्गामा चाहिँ हामीले धेरै डान्सहरू गर्यौँ हामीले धेरै के भन्नु अब राम्रो राम्रो कुराहरू हामीले एक्सपिरिएन्सहरू नयाँ जग्गा एक्सप्लोर गर्न हामीले त्यो दिन हामीले गर्न पायौँ र त्यो दिनको जन्मदिन चाहिँ म एकदमै के भन्नु मेरो मैले अब राम्रो एक्सपिरियन्स गर्नु पाएँ र सेकेन्डमा चाहिँ मैले आफ्नो परिवारहरूसँग मैले बर्थडेहरू बर्थडेहरू सेलिब्रेट गर्न पाएँ किनभने चाहिँ मेरो आप्पा र आमासँग चाहिँ म चाहिँ आप्पाआमा मेरो परिवारसँग नै र साथीहरूसँग पनि मिलेर हामी एकै जग्गा हामी घुम्न गएको थियौँ र त्यसमा चाहिँ हामीले चाहिँ जाँदै गर्दाखेरि पनि हामीलाई नयाँ जग्गा लगेको थियो हामी कहिँले न नगएको जग्गा त्यो जाँदाखेरि चाहिँ अब त्यो त्यो जग्गाहरू चाहिँ हुन्छ नि अब एकदमै मेस्मराइजिङ एकदमै त्यो नेचरहरू चाहिँ त्यो प्रकृतिहरूले चाहिँ एकदमै त्यो सबैको मेरो मात्रै होइन सबैको मन नै मलाई लाग्छ सबैको मन नै त्यसले पग्लाइदिन्छ त्यो अब त्यो नजाराले चाहिँ त्यो एकदमै मलाई मन परेको कुरा थियो र एकदमै अब मलाई एक त अब परिवारसँग पनि साथीहरूसँग पनि अब कस्तो एउटा राम्रो बोन्ड हुन्छ होइन त्यसमै मलाई एकदमै खुसी भयो र एकदम लाइफको राम्रो मोमेन्ट चाहिँ मैले चाहिँ एक्सपिरिएन्स गर्न सकेँ होइन र यस्तो प्लेस नै अब एकदम त्यो राम्रो थियो क्या अब अब परिवारहरूसँग जाने घुम्नहरू जाने एकदमै दामी जग्गा चाहिँ त्यो चाहिँ त्यो अन्त त्यसमा पनि हामीले हामीले घरबाटै खाजाहरू बोकेर गएको थियौँ त्यो त्यसमा हामीले त्यसमा पनि हामीले एकदमै खानाहरूमा पनि एकदमै इन्जोय गर्न सक्यौँ र परिवारहरूसँग यसरी मिलजुल गरेर कहिले पनि त्यस्तो अब एक्सपिरियन्स चाहिँ गर्नु पाएको थिएन र त्यो दिन चाहिँ मैले गर्न पाएँ खुसीसँगले मलाई मनाउन सकेँ हो जन्मदिन चाहिँ